म मेरो जीवनमा पवित्र कामहरू चाहिँ म बेलुकाखेरि है भगवान्लाई पूजा गरेर बाबा आमाको आशीर्वाद थापेर म राम्रो काम गर्छु र म बाटोतिर त्यो त्यो खुट्टाहरू केही भएको थियो गरिब हौ यस्तो मान्छेहरू देख्दा धेरै दया माया लागेर आउँछ र म तिनीहरूलाई सहायता गर्नु चाहिँ मेरो राम्रो काम पवित्र काम म सोच्दछु र मेरो बाबा आमाको आशीर्वाद थाप्नु चाहिँ मेरो पवित्र काम हो